सिक्काहरू चाहिँ छ मेरोमा मैले कलेक्सन गरेको पहिला पहिलाको कस्तो भने उन्नाइस सय सेभेन्टी फाइभहरूको पचहत्तरको सालको पुरानो पुरानोहरू छ मेरोमा जस्तो एक रुपैयाँ एक पैसाहरू अब पच्चिस पैसा एक पैसा पहिला पहिलाको त्यो धानको उयो भएको अशोक र त्यो एकपट्टि धान भएको पुरा त्यो हुन्छ नि पित्तलको पैसाहरू छ हौ मेरोमा मैले त्यस्तोहरू नि कलेक्सन गरेर राखेको छु